मेरो इलाकामा हिन्दू धर्म बौद्ध धर्म अनि इसाई धर्महरू पालन गरिन्छ र हिन्दू धर्मका मानिसहरू बिहान बेलुकी पूजा गर्छन् अनि मन्दिरमा भजन गाउने गर्छ बौद्ध धर्मका मानिसहरू बिहान बेलुकी बौद्ध धर्मको मन्त्र जाप गर्छन् र इसाई धर्मकाहरू आइतबारको दिन गिर्जामा गएर भजन गाउने गर्छ